दार्जिलिङ जिल्लामा मनाइने मुख्य सांस्कृतिक चाडपर्वहरू के के हुन् भने दसैँ तिहार हो चैते दसैँ माघे सक्राती असार पन्ध्र बुद्ध पूर्णिमा पहिलो वैशाख आदिहरू हुन् र अरू कार्यक्रमहरू के के छन् भने छब्बिस जनवरी हो गणतन्त्र दिवस भनौँ स्वतन्त्र दिवस भनौँ आदि हुन् र यी चाडपर्वहरूमा टाडोमा रहेको आफन्तहरू शुभचिन्तक अनि साथीभाइहरूसँग भेट्न सकिन्छ विशेष गरेर ठुलोहरूको आशिर्वादका निम्ति यी चाँड विशेष गरेर ठुलोहरूको आशिर्वादको निम्ति यी चाडपर्व विशेष पर्व विशेष महत्त्वका मानिन्छ अनि माघे सक्राती माघको पहिलो दिन मनाइन्छ दसैँ तिहार त्यसरी नै अक्टोबर नोभेम्बर महिनामा मनाइने गर्छ असारको पन्ध्र असारमा नै मनाइन्छ पहिलो वैशाख नेपालीको नयाँ वर्षको रूपमा मनाइन्छ यी चाडपर्वहरूमा पर्वअनुसारकै खानपिन र खुब रमाइले गरिने गर्छ